व्यापार र वाणिज्यजस्ता स्थानीय अर्थव्यवस्थामा नेपाली भाषा दोकानदार र कस्टमर माझ नेपाली भाषामा तोल मोल गरिन्छ व्यापार र वाणिज्यमा हाम्रो ठाउँमा तोल मोल गर्नको निम्ति नेपाली भाषालाई नै प्राथमिकता दिन्छ अनि नेपाली भाषाकै प्रयोग गरिन्छ